मेरो यात्रा गर्नै पर्ने कारणहरू चाहिँ सबभन्दा ठुलो कारण चाहिँ र इम्पोर्टेन्ट कारण चाहिँ त्यही हो प्रकृति प्रेम हो मलाई अलिक एडभेन्चर मन पर्छ र त्यही टुरिजम् फिल्डमै म बोर्डिङ गाइड पनि गर्छु प्लस टुरिस्ट गाइड पनि गर्छु त्यसले गर्दा नै मेरो अब काहीँ न काहीँबाट जोडिरहेको नै हुन्छ घुम्नु पर्ने अब यात्रा गर्नु चाहिँ अब लेखेर नै राखेको हुन्छ जस्तै अब गाइडहरूलाई टुरिस्टहरूले अब हामीलाई अब बोर्डिङ क्लाइन्टहरूले भन्छ कि नर्थ सिक्किम गरौँ यता वेस्ट सिक्किमहरू गरौँ भन्दा हामीले डल्लै बुकिङहरू गरेर उनीहरूलाई गाइड गर्दै लानु पर्छ त्यति बेला पनि यात्रा चाहिँ भई नै रहेको हुन्छ र अरू चाहिँ अब आफ्नै इच्छाले कतिवटा लोकेसनतिर जानु पर्छ नयाँ नयाँ चराको लागि त्यति बेला पनि अब यात्रा चाहिँ अन सर्टन्ली भए पनि भई भई नै रहेको हुन्छ